यो ब्रदर्स ट्राभल एजेन्सी हो मलाई एउटा गाडी चाहिएको थियो कि घुम्न जानुको लागि लामाहट्टा घुम्न जाऊँ भनेको बोलेरो इन्नोभा जस्तो गाडी चाहिएको थियो अलिकति ठुलो हामी सात आठजना जस्तो हुन्छौँ त्यसमा कुनै तपाईँकोमा एउटा गाडी छ होला